मलाई चित्र बनाउँदा अप्ठ्यारो लाग्ने कुराहरू चाहिँ के हो भन्दामा म चाहिँ क्यान्भस पेन्टिङ गर्छु होइन त्यो क्यान्भस गर्दा चाहिँ जब म कलर लाउँछु त्यतिबेला चाहिँ त्यो मेटाउनु अलिकति गाह्रो पर्छ अन्त त्यो पेन्सिलले कोरेर इरेजरले मेटाउनु भन्दा चाहिँ त्यो इरेजरले कलर चाहिँ मेटाउनु अलिक साह्रो नै पर्छ अन्त त्यही भ क्यान्भस त्यो बोर्ड बिग्रिन्छ भनेर चाहिँ म फर्स्टमा चाहिँ पेन्सिलले आउटरहरू कोर्छु अन्त पेन्सिलले कोरिसकेपछि चाहिँ म त्योमाथि चाहिँ कलर लाउने गर्छु होइन अन्त मैले मेरो गल्तीहरूबाट चाहिँ कसरी सुधार गल्तीहरू कसरी सुधार्छु भन्दामा चाहिँ म पेन्टिङ गर्दा जब केही गल्तीहरू हुन्छ म नोट गरेर राख्छु अन्त अब त्यो नोट गरेर राख्दा चाहिँ मलाई अर्को पेन्टिङ बनाउँदा अब मैले यो गल्ती चाहिँ सुधार्नु पर्छ यो गल्ती मैले फेरि दोहोऱ्याउनु हुँदैन भनेर चाहिँ म त्यसलाई नोट गरेर राख्छु अन्त त्यसलाई नोट गर्दा मलाई सजिलो पर्छ अब यो चाहिँ मैले फेरि अब सुधार दोहोऱ्याउनु हुँदैन त्यसलाई म सुधार्नुपर्छ भनेर अन्त म त्यस्तै गर्छु